म चाहिँ नानीलाई घाँटीहरू दुख्दाखेरि सर्दी खोकीहरू हुँदाखरि चाहिँ अलिअलि हुँदाखरि चाहिँ डक्टरकोमा लाँदिन अन्तखरि के भन्छ डक्टरकोमा लग्यो भने अब दबाईहरू पनि अलिक हार्ड हार्ड दिन्छ त्यही कारणले गर्दा मेरो नानी अलिक विक्नेस छ त्यही त्यसैले गर्दाखरि चाहिँ म घरमै अब त्यो अलिअलि सर्दी मर्की लागेको चाहिँ घरकै दबाई गर्छु जस्तै अब अदुवा कुच्चाएर मेथी मेथी भुटेर त्यहाँदेखि पानी हर्दी हालेर तुलसीको पत्ता हालेर त्यसलाई पानीलाई उमाल्यो त्यहाँदेखिको नानीलाई दिन्छु कोही बेला अब यसो साइपत्रीको फुलहरूको फुलहरूको त्यो बि बिचको पनि दिन्छु त्यस्तो रातो फुलको त्यो उयो डाख्लाको बिचको पनि खानु दिन्छु कोही बेला भिक्सहरू पनि घाँटी उयो के भन्छ नाँक साक बन्द भयो भने भिक्सहरू पनि लाइदिन्छु